हाम्रो नेपाली भाषा चाहिँ के हो भन्दाखेरि पहिल्यैदेखिको नै अब हामीले बोल्दै बोल्दै बोल्दै बोल्दै बोल्दै आएकोले गर्दाखेरि चाहिँ अब हाम्रो बुढापाका बाजेबोजूहरूले नेपाली नै सुनेर होइन नेपाली नै बोल्दै बोल्दै आएर सजिलो लाग्ने भाषा नै हामीलाई त नेपाली नै हो होइन तर चाहिँ मलाई अहिले चाहिँ के लाग्दैछ भन्दाखेरि चाहिँ जब म सानो थिएँ तब त नेपाली नेपालीमै बोल्दै बोल्दै आएँ यस्तो यताउति पनि घुमेको थिइनँ त्यति बेला त होइन अनि जब अब ठुलो भएँ र यताउति जानुओर्नु थालेँ कामको बारेमा होस् चाहे जे पनि होस् चाहे घुम्ने होस् जेमा पनि जाँदाखेरि चाहिँ मलाई के लाग्यो भन्दाखेरि चाहिँ हाम्रो नेपाली भाषा चाहिँ मलाई अलिक अहिले मान्छेहरूले हराउँदै गएको हराउँदै गएको जस्तो लाग्नथालेको छ होइन अनि केमा भन्दाखेरि चाहिँ जस्तो कि भयो नेपाली स्कुलहरूतिर नेपाली विद्यालयहरूमा नानीहरू पढाउनु अब पढ्नु नै मान्छेहरू अलिक हच्कचाउँछन् क्या के भनेर कि ए नेपाली स्कुलमा पढेर के चाहिँ गर्नु हो र नेपाली स्कुलमा पढ्यो भने त काम पनि त पाउँदैन नेपाली स्कुल पढ्यो भने नेपाली पढेर फाइदा पनि त छैन भन्ने गर्छन् होइन तर त्यस लागि सबैजनाले चाहिँ अङ्ग्रेजी स्कुल अङ्ग्रेजी विद्यालयहरूमा पढाएर होइन अङ्ग्रेजी सिकाएर उयो गर्ने गर्छन् नेपाली भाषालाई त्यति साह्रो मान्यता दिँदैनन् होइन नानीहरू आफ्नो नानीहरू पढाउनु लागि पनि नेपाली नेपाली विद्यालयमा सिकेर के चाहिँ गर्छ नेपाली भाषा सिकेर के चाहिँ गर्छ अङ्ग्रेजी बोल्नुपर्छ अहिलेको जमानामा त अङ्ग्रेजीमा अगाडि बढ्नुपर्छ भनेर भन्छन् होइन अनि त्यस्तो नेपाली भाषा चाहिँ अहिले मलाई हराउँदै गएको जस्तो लाग्दैछ होइन कि अङ्ग्रेजीले चाहिँ अङ्ग्रेजी जबदेखिको आएर अरू भाषाहरू पनि छन् जस्तो कि भयो हिन्दीहरू भयो सबै कुरो बेल्छन् तर नेपाली बेल्नुलाई चाहिँ नेपाली मान्छेहरू नै अलिक हच्कचाएको डर ए लजाएको त्यस्तो टाइपको गर्नु गरेको छन् होइन र बाहिरहरू जाँदा पनि त्यही त्यही त्यसै कारणले अब हाम्रै नेपालीहरू त नेपाली विद्यालयहरूमा पढ्नु लागि त्यस्तो गर्छन् भने बाहिरतिरको मान्छेहरू झन् साह्रो केही नै सिकोस् केही नै बुझोस् होइन आफ्नो नेपाली भाषालाई चाहिँ दबाएर अङ्ग्रेजीमा बोलेर हिन्दीमा बोलेर मान्छेहरूले देखाउने गर्छन् होइन अनि नेपाली भाषामा नेपाली भाषालाई त्यति साह्रो मान्यता नदिएर नै आफ्नो आफ्नो भाषालाई आफ्नो मातृभाषालाई नलिएर चाहिँ अर्को अरूको भाषाहरूलाई लिएर चाहिँ बोल्ने गर्छन् होइन अनि त्यसै प्र त्यस्तै त्यही त्यही हिसाबले गर्दा गर्दा चाहिँ अहिले चाहिँ नेपाली भाषा हराउँदै गएको हो होइन हामीले नै नेपाली भाषालाई अगाडि नल्याएर हामीले नै नेपाली भाषा नबोलेर नै नेपाली भाषा हराउँदै हराउँदै गएर चाहिँ अहिले नेपाली भाषा धेरै पछि पछि नै पछाडि नै भएको जस्तो मलाई लाग्छ होइन अनि नेपाली भा हामीले चाहिँ के गर्नुपर्छ भन्दाखेरि चाहिँ आफ्नो भाषालाई आफ्नो मातृभाषालाई चाहिँ हामीले अगाडि आएर बोल्नु सक्नुपर्छ बोल्ने गर्नुपर्छ होइन अगाडि बोलेर नेपाली भाषालाई हामीले देखाएर नेपाली विद्यालयहरूलाई पनि हामीले अलिक अगाडि बढाएर होइन आफ्नो नानीहरूलाई आफ्नो मातृभाषाहरू सिकाएर त्यसको बारेमा बुझाएर त्यसको बारेमा सम्झाएर चाहिँ हामीले नेपाली भाषालाई राम्रोसँगले अलिक अगाडि बढाएर सबैजना मान्छेले बुझ्ने नेपाली भाषालाई आफ्नो अगाडि ल्याएर आउनुपर्छ किनभने हाम्रो मातृभाषा हराउँदै गएकोले गर्दाखेरि चाहिँ यसलाई हामीले अगाडि ल्याएर आफ्नो भाषालाई सर्वप्रथम आफ्नो भाषालाई हामीले मुख्यता दिएर मान्यता दिएर अगाडि ल्याएर चाहिँ हामीले आफ्नो मातृभाषालाई चाहिँ बुझाउनुपर्छ हाम्रो आफ्नो मातृभाषालाई चाहिँ देखाउनुपर्छ होइन हाम्रो नेपाली लेख्नु भयो जस्तो कि लेख्नुमा पनि आफ्नो नेपाली भाषालाई ल्याउनुपर्छ जस्तो कि अब हामीले आफ्नो आफ्नो दोकानहरू खोल्यौँ त्यसमा अङ्ग्रेजीले चाहिँ हाम्रो दोकानहरूको नामहरू नलेखेर हाम्रो नेपालीबाट नै आफ्नो दोकानहरूको नाम लेखेर सबै कुरो गर्नुपर्छ होइन त्यसरी नै हाम्रो भाषालाई अगाडि बढाउनुपर्छ हराउनु दिनुहुँदैन